परिवारमा पुरुषको भूमिका चाहिँ के छ भन्दाखेरि चाहिँ पुरुषको भूमिका चाहिँ कमाएर ल्याउने हो हेड अफ द फ्यामिली नै पुरुष भएको कारणले गर्दाखेरि चाहिँ उसको चाहिँ मेन रोल चाहिँ अब त्यहीँ हो पैसा अर्न गर्ने फ्यामिली चलाउनको लागि वेरएज अब महिलाको चाहिँ के छ भूमिका भन्दाखेरि चाहिँ ऊ चाहिँ घरमा बसेर अब घरको कामहरू गर्ने नानीहरूलाई हेर्ने सबै अब सफाहरू गर्ने खानाहरू बनाउने तर अब यदि महिला पनि अब पढे्को छ भने चाहिँ अब उसको ऊ पनि चाकरीहरू गर्ने उसको त्यो पनि उसको एउटा भूमिका नै हो र पुरुष र महिलाको कामको चाहिँ अब भाग चाहिँ अब कसरी लगाउन सकिन्छ भन्दाखेरि चाहिँ अब पुरुष अब ऊ चाहिँ काम अब कमाउने मान्छे हो भने पछि चाहिँ महिला चाहिँ अब एउटा घरमा अब अरू कामहररू हाउसहोल्ड वर्कहरू गर्ने हो र यो भूमिका चाहिँ अब कसरी विकसित भएको भन्दाखेरि चाहिँ यो चाहिँ अब चलि आएकै प्रथा हो त्यही नै अब जेनेरेसन आफ्टर जेनेरेसन त्यही फलो गर्दै गएको हो